पहिला मैले एउटा ज्याकेट मगाएको थिएँ राम्रो लागेको थियो र चाहिँ मगाएको थिएँ फेरि बादमा त्यो सामान घरमा आइपुग्दा त एकदम नराम्रो क्वालिटीको रहेस त्यो चेनहरू पनि भत्किजाने राम्रै छैन रहेछ त्यो छिटो फाट्ने रहेछ हो मलाई त्यो चाहिँ त्यस्तो राम्रो लागेन अब घरमा आइसक्दाखेरि चाहिँ मन परेन